हेलो ड्राइभर दाजू म तपाईँकोमा ट्याक्सी बुक गर्न चाहन्छु मेरो बाबा र आमा सिलगढीबाट फर्किनुहुँदैछ दार्जिलिङ फर्किनु हुँदैछ त्यसैले गर्दाखेरि तपाईँ यता सिलगुढीबाट रोहिनी भएर आउनु सक्नुहुन्छ रोहिनीबाट कर्स्यिङ कर्स्यिङबाट सोनादा त्यहाँदेखि घुम भएर दार्जिलिङको बसस्टपमा रोकिदिनुहोस् न ल अन्त म तपाईँलाई मेरो बाबाको नम्बर दिन्छु तपाईँ सम्पर्क गर्नुहोस् न बाबासँग तपाईँको भाडाहरू कति लाग्छ होला तपाईँलाई याँनिर आउन् असुबिस्ता हुन्छ हुँदैन आउनु सक्नुहुन्छ हुँदैन त्यो जनाइदिनुहोस् न मलाई ल म तपाईँलाई एकछिनमा मेरो बाबा आमालाई कल गरीकन तपाईँलाई म कल गर्दैछु हुन्छ धन्यवात तपाईँलाई म सम्पर्क गर्दैछु